मैले फ्लिपकार्टबाट एउटा जिन्स प्यान्ट मगाएको थिएँ मेरो छोरीको लागि र त्यो यति राम्रो थियो र त्यो नानीले पनि एकदमै राम्रो भनेर भन्यो त्यहीकारण अब फेरि पनि म अर्को मेरो छोरी छ उसलाई पनि म त्यहीँबाट मगाउने मेरो एउटा म एकदमै उयो गरिरहेको छु